हेलो ए हजुर हजुर खाली नै छ त ए हजुर ए यहाँ त अब डेलो हो अन्त दुर्बिन भयो अन्त डेलोमा त्यही साइन्स सेन्टरहरू हनुमान मन्दिरहरू पनि छ अन्त यहाँनिर दुर्बिन मोनेस्ट्री अनि त्यसको छेउछाउमा चाहिँ उयोहरू पनि छ अब आर्मी एरियाहरू छ होइन अन्त त्यो आर्मी एरियाबाट भ्यू पोइन्टहरू पनि छ अन्त त्यहाँबाट चाहिँ अब सबै कालिम्पोङ टाउनको अब उयो देख्नुसक्छ सबै होइन ठाउँहरू देख्नुसक्छ अन्त लाभाहरू पनि छ नि पेदोङ लाभाहरू पनि छ घुम्ने ठाउँ त हो

कालिम्पोङ अब डेलो दुर्बिनहरूमा तपाईँ धुम्नुहुन्छ भने चाहिँ अब थ्री थाउजन्डहरू जस्तै पर्छ हो तर अब तपाईँ लाभाहरू पनि जानु भयो भने चाहिँ फोर्ट्टी फाइभहरू फोर थाउजन्ड त्यस्तोहरू पर्छ किनभने अलिक अब डिसटेन्समै छ लाभा त हो अन्त कालिम्पोङ मात्रै अहिले त अब एकदम सिजन चल्दैछ हो अन्त अब अहिले त दिनुसक्दिन हो तर पनि तपाईँ चिनेको मान्छे अलिक मिलाउँदाहरू चाहिँ हुन्छ अलिकति हो अलिअलि चाहिँ मिलाई दिनुसक्छु तर ज्यादा चाहिँ अब हुनुसक्दैन किनभने मेरो पनि पुरा उयो छ प्याक छ होइन गाडी अब भनेको अरूहरूले पनि पुरा अब फोनहरू पनि पुरा आउँदैछ मेरोमा पुरा रिसिभ गर्दैछु कलहरू पनि हो अन्त अलिक अब मिलाएर चाहिँ दिनुपऱ्यो तपाईँले लाभा पनि गयोभने चाहिँ नभए त यहाँ डेलो दुर्बिनहरू मात्रै हो भने त थ्री थाउजन्डमा हुन्छ हो तपाईँको तर लाभा पनि ए यहाँनिर एकदम होमस्टेहरू पनि पुरा छ हो अन्त त्यसको त केही प्रबलमै हुँदैैन तपाईँलाई खानुहरू पनि अब भइहाल्छ राम्रो होटलहरू छ होइन अन्त होमस्टेहरू पनि पुरा छ नि तपाईँ होटलमै नगएर होमस्टेमा नै बस्दा हुन्छ अहिले त हुन्छ मलाई कन्ट्याक्ट गर्नुहोस् न ल केही प्रबलमहरू भयो भने हो हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ